हाम्रो दार्जिलिङ क्षेत्रमा स्वास्थ्यको लागि लागि धेरैवटा सानो सानो हेल्थ सेन्टरहरू छन् सानो सानो हेल्थ सेन्टरहरू छन् हस्पिटलहरू छन् डिस्पेन्सरीहरू छन् यसरी यहाँका मानिसहरू कुनै प्रकारको रोगले व्यस् ग्रस्त भयो भने हामीले यो प्राइमेरी सुविस ट्रिटमेन्टको लागि राम्रो सुविधा पाउन पाउन सक्छन् पाउन सक्छन् यहाँका मानिसहरूले ज्वरो खटिरा घाउ खटिरा हुँदाखेरि यहाँको दार्जिलिङको हस्पिटलहरूले राम्रो सुविधा दिएको छ यसरी नै चिकित्साको सुविधाको आवश्यकताहरू भएको छ क्षेत्रीयसँगै आवश्यकता पुरा दार्जिलिङमा राम्ररी भएको छ यसरी यहाँको भएको छ राम्ररी असुविधा छ